दर्शकहरूको सामु पहिलोचोटि आफूले गाउनु पर्दा मलाई असाध्यै डर लागेको थियो मन्चबाट उभिएर यसो अगाडि हेरेँ दर्शकहरूको अपार भिड देखेर मेरो मुटु जोड जोडले चल्न थाल्यो तर मैले आँट गरेर जब मैले आफ्नो गीत सुरु गरेँ तिम्रो जस्तो मुटु मेरो पनि जसै मैले आफ्नो गीत सुरु गरेँ दर्शकहरूको तालीको गडगडाहट सुनेर मेरो हौसला बढ्यो त्यसपछि आफ्नो स्वरलाई सुर लय र तालमा बाँधेर गाउन सुरु गरेँ गीतको शब्द र सङ्गीतको तालमा म आफै आफमा हराई पठाएछु र दर्शकहरूको अगाडि मैले आफै आफलाई देख्न छाडेँ र दर्शकहरूकोले उभिएर जोड जोडले ताली बजाउँदै इन्कोर इन्कोर भन्दै गर्दा म झल्यास्स ब्युँझेर दर्शकहरूलाई हेरिपठाएँ दर्शकहरू खुसीले सबैजना थप्पडी मारेर मलाई प्रोत्साहन गरिरहेका थिए र मैले पनि धन्यवाद दिँदै अभिवादन गरेँ र यो मेरो जीवनको प्रथम गायन थियो जसले मलाई अगाडि गाउने धेरै प्रेरणा दिएको थियो